औ यहाँ हेर न हिजो अस्ति ल्याएको सोफा के हो यो सबै रङ उडेर गइसक्यो राम्रो भनेर ल्याएँ रङ उडेर गइसक्यो उ खुट्टमा पनि तल हेर सबै दागै दाग बसिसक्यो के गर्नु अब यो प्रकारले त हुँदैन है हेर सबै त गइसक्यो खत्तम अब अब त्यस्तो हो भने त उयो पनि उ के अरे मान्छेले यसो हात लाउने जग्गा पनि हल्लिँदैछ कस्तो खालको रड्डीमा परेछु हौ म त छ्या हत्तेरी हो दागैदाग लाग्यो सबै जग्गा दागैदाग लाग्यो न के भएको न के भएको यसो पुसौँ भन्यो प्वाक्कै उक्किन्छ पुसौँ भन्यो प्वाक्कै उक्किन्छ कस्तो खालको सोफा रहेछ रहेछ म त थेत्तेरिका कस्तो गल्तीमा परेँ नि लै लै मलाई त साह्रै दुःख लाग्यो यो देख्दा त अब के गर्नु अब अर्को ल्याउँ भन्यो भने पैसा रुपियाँ भनेको बेलामा हुँदैन अब काम दाम पनि राम्रोसँगले हुँदैन अब यो नाथे अलिलि सागसब्जी कुखुरा बाख्रा पालेर कति पो के गर्नु घर पो ठेल्नु कि बन पो ठेल्नु कि यसो तिरोभारो पो गर्नु कि अब यो दुःखको दुःखैमा जाने रहेछ के गर्नु अब भगवान्ले पनि यति ने दिएको होला र के गर्नु अब नयाँ चिज ल्याउँ भने अब आफ्नो हैगत छैन कहाँबाट ल्याउनु अब ल्याउनु त मन लाग्छ नि अब यता टार्दा उता टार्दा कताको के बुझाउँदा कताको के बुझाउँदा म त हैरान भइसक्यो हैरान हैरान हैरान उ बाख्रा कुखुरा पनि सक्नु आँट्यो अब दुइटा बाख्रा छ अब त पाँच छवटा कुखुरा छ अब काम दाम छैन घरमै बसिराखेको छु है म त